प्रत्येक व्यक्तिको धेरै जस्ता व्यक्तिगत आवश्यकताहरू हुन्छ जसले गर्दा मान्छेले काम गर्नुपर्छ त्यसरी नै मेरो पनि धेरै जस्तो व्यक्तिगत आवश्यकता आकाङ्क्षाहरू छ जसले गर्दा म काम गरिरहेको छु जस्तै लगाउनु खानु घुम्नु धेरै नयाँ नयाँ ठाउँहरूलाई हे हेर्नु नयाँ विषयहरूलाई जान्नु नयाँ मान्छेहरूलाई भेट्नु यस्तो धेरै धेरै विषयहरूलाई गर व्यक्तिगत मेरो आकाङ्क्षाहरूले गर्दा म काम गरिरहेको छु म मिहिनेत गर्न चाहन्छु अझै पनि यति धेरै मिहिनेतहरू गरेर म आफ्नो धेरै व्यक्तिगत लक्ष्यहरू प्राप्त गर्न चाहन्छु धेरै नाम काम उन नाम काम कमाउन चाहन्छु मान्छोकोमा भएको धेरै सानो सानो आकाङ्क्षाहरू जस्तै कि राम्रो घर बनाउन घोडागाडी किन्न यस्ता सानसानो आकाङ्क्षाहरू पुरा गर्न चाहन्छु शिक्षाको क्षेत्रमा धेरै ज्ञानहरू प्राप्त गर्न चाहन्छु मेरो एकदमै व्यक्तिगत लक्ष्य हो कि म शिक्षाको क्षेत्रमा आफ्नो केही लिपिहरू छोड्न चाहन्छु जसले गर्दा जसलाई म छपाउन जसलाई म एउटा पुस्तकको रूपमा तयार गर्न मलाई ए अर्थको अर्थव्यवस्थाको आवश्यकता पर्न जान्छ जसले गर्दा म काम गरिरहन पर्छ एउटा क अर्थव्यवस्थालाई सही जग्गामा ल्याउने एउटा अर्थव्यवस्थालाई सही तरिकाले चलाउन हामीलाई प्रत्येक दिन काम गर्न आवश्यक नै हुन ज हुनजान्छ त्यसै कारण म काम गरिरहेको छु त्यो त्यसरी नै हरेक प्रत्येक मान्छेको आफ्ना धेरै धेरै यस्ता आकाङ्क्षा इच्छाहरू छन् जसको लागि तिनीहरू यहाँ प्रत्येक दिन काम गरिरहेको छ मलाई प्रत्येक दिन काम गर्न उत्प्रेरित गर्ने यहाँ त भनौँ मलाई अझै प्रत्येक दिन काम गर्न खुसी पार्ने मेरा आमाबुबाको मिहिनेत मेरा आमाबुबाको हामीपट्टिको एउटा एउटा परिवार चलाउन एउटा आमाबुबाले जति मिहिनेत गरेर एउटा छोराछोरीलाई आफ्नो लक्ष्यसम्म पुर्याउन उहाँहरूले मिहिनेत गर्नुहुन्छ त्यसले त्यस कुराले मलाई अझ नै अझै उत्प्रेरित गरी मलाई अझै हौसला दिन्छ कि म अझै आफ्नो लक्ष्यहरू प्राप्त गर्नको निम्ति अझ धेरै मिहिनेत गर्नसक्छु अझ म धेरै कुरा प्राप्त गर्नसक्छु आफ्नो इच्छा आकाङ्क्षाहरूलाई अझै बढोत्तरीमा पुर्याउनसक्छु प्रत्येक मान्छेमा एउटा सहनशीलता एउटा क्षमता हुन्छ जसले गर्दा तिनीहरूले आफ्नो हरेक इच्छा आकाङ्क्षाहरूलाई पुरा गर्नसक्छ आफ्नो लक्ष्यहरूलाई प्राप्त गर्नसक्छ म पनि आफूलाई तिनै मान्छेहरूसँग सँग सँग मान्छेहरू जस्तै समान ठान ठान्छु म त्यसै कारण प्रत्येक दिन काम गरेर मिहिनेत गरेर म आफ्नो लक्ष्य आफ्नो आकाङ्क्षाहरू पुरा गर्न चाहन्छु आफ्नो सानो सानो इच्छाहरू धेरै देश विदेश घुम्ने इच्छाहरूदेखि लिएर एउटा मान्छेहरूलाई ए एस जस्तै कि म एउटा एनजिओमा काम पनि म आफ्नो काम गर्दागर्दै एउटा एनजिओमा पनि म काम गर्छु काम भनौँ त्यो एनजिओमा हामी एकाअर्कालाई सहायता गर्छौँ कि हामी पुरा एउटा समूह मिलेर कसै यस्ता भोकानाङ्गा मान्छेहरूसमक्ष हामी केही सहयोग पुर्याउन सकौँ त्यस्तै मान्छेहरूलाई सेवा गर्नसकौँ यही सबै कुराहरूले मलाई अझै प्रेरित गर्छ कि म अझै हरेक दिन क्र काम गरेर यस्तो सानो सानो चिजहरू या त सानो भनौँ या त यस्ता चिजहरूमा म म आफ्नो सघाउ पुर्याउन सकौँ उहाँहरूलाई केही एक दिनको एक छाक पुर्याउन सकौँ यस्ता साना यस्ता कुराहरूले मलाई अझै प्रेरित गर्नेगर्छ